भाइ तपाईँ लक्ष्मी होटलबाट बोल्नुभएको हो घरमा मैले एउटा ठुलो पार्टी राखेको छु कि त्यहाँनिर तपाईँको दोकानमा होटलमा पोलावहरू छ ए त्यसो हो भने मलाई दस प्लेट प्याक गरिदिनुहोस् न दस प्लेट अन्त चिकन चिकन चिल्ली पनि त्यसलाई पुग्नेगरि त्यस्तै हिसाबले प्याक गरिदिनुहोस् त्यहाँबाट मोमो पाँच प्लेट गरिदिनुहोस् अनि त्यहाँबाट चाउमिन पनि पाँच प्लेटै गरिदिनुहोस् कसरी होला प्लेटको चाहिँ ए त्यो गरिदिनुहोस् न त पठाइदिनुहोस् न त कति कतिखेर आइपुग्छ अलिक छिट्टै गरिदिनुहोस्